भारतमा खाना राम्रो त राम्रै छ तर साह्रै बेसि ओइली मसालादार हुन्छौँ भारतमा भारतको खाना चाहिँ ज्यादा ज्यादा मात्रामा मसालाहरू प्रयोग गरिएको हुन्छ अन्त प्रयोग गरिएका केही लोक प्रिय ब्यन्जनहरूमा मलाई चिकन बिर्यानी चिकन बिर्यानी एकदम राम्रो लाग्छ चिकन बिर्यानीमा त्यो जुन चाहिँ मसालाहरू युज गरेको हुन्छ नि त्यो यति राम्रो हुन्छ कि त्यो खाँदाखेरि पनि कस्तो टेस्ट मुखमा कस्तो के खाइरहेको जस्तो कोस्तो राम्रो टेस्ट आउँछ अन्त त्यो चिकन बिर्यानीको त्यो चिकन हुन्छ नि चिकनको त्यो त्यो मासु यति मजाको फक फक परेको हुन्छ त्यसले गर्दा मलाई चिकन बिर्यानी चाहिँ एकदमै राम्रो लाग्छ मन पर्छ अन्त यताउती कहीँतिर उयोहरू जाँदाखेरि पनि म त्यही चिकन बिर्यानी नै ज्यादा मात्रामा खाने गर्छु अन्त यस यसमा चाहिँ जुन चाहिँ तेल कम्ती युज गरेको हुन्छ नि हौ त्योहरू मन पर्छ मलाई मिठो हुन्छ राम्रो लाग्छ